मैले मेरो घरमा तयार पार्ने विभिन्न उत्योहरू चाहिँ पेयहरू चाहिँ जुसहरू चाहिँ के हो भन्दा चाहिँ के के हो भन्दा चाहिँ नि अहिले एकदमै गरमको कारणले चाहिँ म निम्बुपानी जलजिरा पानी अनि पुदिनाको झोलहरू त्यस्तोहरू बनाउने गर्छु होइन पुदिनाको झोलहरूले चाहिँ हाम्रो अब गरममा शीतल पनि हुन्छ होइन अलिकति चिनी फिटेर सोडा हालेर खानुपर्छ हाम्रो पेट पनि खाली गर्छ त्यसले चाहिँ हामीलाई सर्दीहरूदेखि अलिक बचाउँछ अलिक टाढै राख्छ सर्दीहरू आउनुदेखि त्यहाँदेखि नानीहरूको लागि पनि एकदमै राम्रो हो अन्त निम्बुपानी त हामीले डेली खाँदा पनि हुन्छ तर यो पुदिनाको रस चाहिँ हामीले हप्तामा एकपल्ट त्यसरी खानुपर्छ अनि एप्पलको जुसहरू एप्पल एप्पल मिक्सीमा ग्राइन्ड गऱ्यो अनि त्यसको छोक्रा अलगै राख्यो त्यसलाई मजाले त्यसको रसमा चाहिँ अलिकति चिनी हाल्यो त्यसमा फेरि एकपल्ट मिक्सीमा घुमायो त्यो गऱ्यो भने चाहिँ एप्पलको जुस मजाले खाने खालको हुन्छ नानीहरूले मनपराउँछ होइन अनि घरमा खानुको लागि दही जमाउँछु म चाहिँ हामीले यहाँनिर दुध ल्याउँछ त्यसको एकदम प्योर दुधको चाहिँ दही जमाउँछु एकदमै राम्रो हुन्छ त्यो चाहिँ भातसँग खाँदा पनि हुन्छ पेट शीतल पार्छ दहीले चाहिँ गरममा चाहिँ पेट शीतल पार्छ भातसँग खाँदा पनि हुन्छ त्यत्तिकै पिउँदा पनि हुन्छ अनि म दही पछि मही पनि बनाउँछु मही चाहिँ अलिकति पात्ला हुन्छ दहीभन्दा होइन तर एकदमै राम्रो हुन्छ पेटको लागि राम्रै हो किनकि शीतल हुन्छ यसले चाहिँ होइन अब गरममा त्यस्तै खाएको राम्रो बाहिरको सिनिथिक खानुभन्दा चाहिँ बाहिरको त्यो के के हालेको खानुभन्दा चाहिँ आफूले घरमै बनाएको खाएको शीतल पनि हुने राम्रो पनि हुने त्यस्तो खाएको चाहिँ राम्रो अन्त म घरमा चाहिँ काढा बनाउने गर्छु त्यो चाहिँ कसरी भन्दा चाहिँ तुलसी पुदिना बाबरी ल्वाङ अदुवा हालेर चाहिँ त्यसलाई चाहिँ मजाले उमाल्नुपर्छ ग्यासमा होइन पाँच मिनट दस मिनट तातो पानीमा मजाले उमाल्नुपर्छ त्यसको मजाको वाफ अनि रस निस्किएपछि चाहिँ तारेर चाहिँ खानुपर्छ त्यसले चाहिँ हाम्रो घाँटी दुख्नु सर्दी लाग्नु खोकी लाग्नु अनि अलिकति त्यसमा मह पनि हाल्नु हालेको हुनुपर्छ त्यो भयो भने चाहिँ खोकीको पनि दबाई हुन्छ होइन अनि निमोनियाहरूबाट चाहिँ एकदमै बचाउने गर्छ यो काढाले चाहिँ होइन अनि त्यस्तै दही मही धेरै बनाउने गर्छु म चाहिँ घरमा चाहिँ हुन्छ धन्यवाद